र यसको चाहिँ हामी सबै नेपाली बोल्छौँ र हाम्रो गाउँमा पनि हामी धेरै उयोहरू खेल्छौँ चाडबाड हुन्छ हाम्रो चाडबाडमा सबै हाम्रो नेपालीमा गीतहरू बजाउँछ अनि नेपालीमा नाच्छ र हामी देउसे भैलोहरू खेल्दा पनि सबै नेपालीमा हुन्छ र उनीहरूको त्यहाँनिर इन्स इन्स्ट्रुमेन्टहरू पनि हुन्छ र उनीहरूले त्यो बजाएर डल्लै नेपालीमा गीत गाएर नेपालीको गीतमा नाचेर उहाँहरूले नेप सबै नेपालीमा गर्नु हुन्छ र हाम्रो गाउँमा सक्षम परिवार वहाँ उनीहरूले त्यहाँनिर हामी त्यहाँ कार्यक्रमहरू उहाँहरूले उयो गर्नु हुन्छ र हामी कार्यक्रमहरूमा पनि हामी नेपाली गीतमा सबै मान्छेहरू नाच्छ नेपाली गीतमा नाच्छ र नेपालीको नेपालीमा गीत गाएर हामी सबै उयो गर्छौँ हामी सबै नेपालीमा गर्छ र हामी यसबाटै हामी चिन्छ